अनि अहिलेको मा जुन चाहिँ जवानी पुस्ता भन्दा चाहिँ पुरानो पुस्ताहरू नै मलाई राम्रो लाग्छ किनभने उनीहरूले चाहिँ जुन चाहिँ जुन चाहिँ धर्म चाहिँ उनीहरूलाई अब हामीले पनि अहिले पु अब पूजाहरू गर्छौँ है मन्दिर त्यहाँ जान्छौँ तर अहिलेको जवानहरू चाहिँ त्यसपटि चाहिँ ध्यान दिँदैन त्यसले चाहिँ मलाई लाग्छ